हजुर

हुन्छ नि कुखुरा त मेरोमा त देशी पनि छ पोल्ट्री पनि छ हजुर थुप्रै खालके छ नि भन्नुहोस् न तपाईँलाई हिजो कति चाहिएको हो अब तपाईँलाई दस बिस केजी भयो भने त हुँदैन म त सौ भन्दा माथी नै माथी नै बेच्छु अब तपाईँले पोल्ट्री लानुहुने हो भने चाहिँ डेढ सय रुपियाँ केजी गरिदिन्छु देशी लाने हो भने चाहिँ पाँच सय रुपियाँ तपाईँलाई अब दियो भने अब एक सौ बिस गरेर लगाइदिन्छु पोल्ट्री चाहिँ अनि देशी चाहिँ चार सौ रुपियाँ लगाइदिन्छु त्योभन्दा कम्ती त हुँदैन भाइ अँ देशी चाहिँ चार सय रुपियाँ हो लास्ट लेकिन अर्को चाहिँ एक सौ बिससम्म लगाइदिन्छु अँ मेरो नम्बर लेखिराख भाइ अर्को नम्बर यो मेरो भाइको नम्बर हो लेखिराख सत्तर एक्काइस त्रिसट्ठी बाइस दुई सौ छ तपाईँको मेरो पर्सनल नम्बर हो यो चाहिँ तपाईँको तर रेट चाहिँ तपाईँको डल्लै मिलाएर चाहिँ बिस हजारसम्म पुग्छ है तपाईँले चिन्नुहुन्छ होइन मेरो पोल्ट्री फार्म कहाँ छ भन्नुहोस् त एकपल्ट हेलो चिन्नुहुन्छ होइन कहाँ घुम हो बतासे बतासे पर्यो भोलि भोलि बेलुका तिन बजेतिर आउनुहोस् न म त्यहाँ तिन बजेतिर हुन्छु नभए पनि मेरो अरू स्टाफहरूलाई थाह हुँदैन हो म तिन बजे आइकन मिलाउँछु नि भोलि बेलुका तिन बजे है तर त्यो दाम चाहिँ यताउति हुँदैन है अब फिक्स हो नि त्यो चाहिँ अब यहाँदेखिको चाहिँ यताउति ट्याकै हुँदै हुँदैन अँ बुझ्नु भयो होइन ए हुन्छ त्यसो भए अब भोलि आउनुहोस् न हुन्छ